मलाई तिन वर्षकै उमेरमा नृत्य गर्नु पुरा मनपर्थ्यो अन्त तिन चार पाँच वर्षसम्म मो नृत्य नै अभ्यास गर्न थालेँ अन्त त्याँदेखि चाहिँ म प्रोग्रामहरूतिर नाँच्न थालेँ प्रोग्रामहरूमा मलाई पुरा बोलाउनुहुन्थ्यो अनि यहाँको सबै प्रोग्राम यो हाम्रो गाउँको टाउन टाउन टाउनहलमा पनि बोलाउनुहुन्थ्यो म यता डान्स गर्थेँ अन्त डान्स गरेर मलाई सबैले राम्रो भन्थ्यो डान्स गर्नु भनेर अनि अझै म धेरै धेरै धेरै प्रोग्रामहरूतिर पनि गएँ अनि मैले धेरै अभ्यास गरेँ नृत्यको अनि नृत्य गर्दाखेरि मलाई एकदमै खुसी लाग्छ अनि यहाँ बिहाहरू पनि हुन्थ्यो त्यहाँ पनि मलाई एकदम नाच्न रुचि राख्थ्यो अनि मलाई यो डान्स डान्स गर्न या नृत्य नृत्य गर्न चाहिँ एकदमै मनपर्थ्यो किनभने मेरो घरको सबैजना मेरो भाइ बहिनीहरू पनि नृत्य नै गर्छ म मेरो कारण यसैले मलाई नृत्य गर्न पुरा रुचि लाग्छ अहिले पनि म एकदमै धेरै प्रोग्रामहरू ति तिर गएर नृत्य गर्छु अनि म नृत्य गरेर त्यहाँ जजेसहरूले पनि मलाई एकदमै राम्रो भन्नुहुन्छ नृत्य गर्नु अझै तिमी नृत्य गऱ्यो भने अझै तिमी आगे बड्न सक्छौ भनेर भन्नुहुन्छ अनि म अहिले पनि एकदमै अभ्यास गर्छु अनि डान्स क्लासहरू पनि जान्छु त्यसको क्लासहरू पनि लिन्छु अनि यसरी नै मलाई रुचि लाग्छ अनि घरबाट पनि मलाई धेरै नै धेरै नै सहयोग गर्नुहुन्छ मलाई नृत्य गर्नु भनेर अनि मेरो भाइ बहिनीहरू पनि नृत्य गर्छन् अनि हामी सँगै नै नृत्य गरेर हामी धेरै प्रोगामहरूतिर पनि नाच्न गएको छौँ अनि अझै पनि आज पनि त्यस्तो नाच्दिनँ म तर भए पनि एकदमै मलाई खुसी लाग्छ म नृत्य गर्थेँ भनेर अहिले पनि म तर गर्छु नृत्य अनि नृत्य गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ अन्त हाम्रो हाम्रो शरीरमा पनि एकदमै असर गर्छ एकदमै राम्रो हो नृत्य हाम्रो लागि हाम्रो नित्य एउटा हाम्रो बिहानको अभ्यास टाइपको हुन्छ यसले हाम्रो शरीरलाई एकदमै कडा अनि एकदमै स्वस्थ बनाउँछ यो नृत्यले गर्दाखेरि यसैले मलाई नृत्यमा एकदमै रुचि छ अनि नृत्य गर्नु चाहिँ सबैले नै जान्नु पऱ्यो अनि नृत्य गर्दाखेरि एकदमै खुसी पाउने हाम्रो छ यसमा हामी पुरा खुसी हुन्छु नित्य गर्दाखेरि यसरी नै नृत्य चाहिँ अहिलेसम्म नै जीवित छ अमर छ हाम्रो नृत्य